अब भन्नुपर्दा हाम्रो कालिम्पोङमा चाहिँ अब धेरैवटा नामी नामी स्कुलहरू छ जस्तै डाक्टर ग्राहम्स होम्सहरू भयो या के भन्छ एसयुएमआई स्कुलहरू सेन्ट फिलोमिना सेन्ट कन्भेन्टहरू यस्तोहरू सकुलहरू छ यो अब यस्तो ठुल्ठुलो सकुलहरू छ अब कलेजहरू भन्दाखेरि अब गभर्मेन्ट एउटा सरकारी कलेज छ ठुलो पोलिटेक्निक कलेजहरू छ बिटी कलेजहरू छ जस्तो तल क्लुनी वुमेन कलेज बिटी कलेजहरू हो सबैको अब यहाँनिर उयो छ अब अब पढ्नेहरूलाई चाहिँ अब धेरै धेरै पढेर अब राम्रो राम्रो उयो हुनुलाई शिक्षाको क्षेत्रमा अघाडि बढ्ने ठाउँहरू अब एकदम राम्रो राम्रोहरू छ र कम्प्युटरहरू कम्प्युटर सिक्ने ठाउँहरू पनि छ अब कम्प्युटर अब उयो गर्नेहरू पनि जस्तै अब कम्प्युटर सेन्टरहरू यो आइसेक्ट भयो वेबलहरू भयो अब यस्तोहरू पनि छ सबैकुराको अवसर राम्रै छ अब शिक्षाको क्षेत्रमा अब हाम्रो कालिम्पोङमा हेऱ्यो भनेदेखि चाहिँ सबै कुरोको उयो छ अब जस्तै ठुल्ठुलो अब कम्पिटेटिभ इक्जामहरू अब गर्नुपर्ने ठाउँहरू पनि छ जस्तै एउटा यो हाम्रो अहिले चल्दोमिल्दो एकदमै राम्रो यो सुपर फिफ्टी भन्नेमा अब अब कम्पिटेटिभ इक्जामहरू हुन्छ त्यहाँनिर सबै कुरो छ हाम्रो कालिम्पोङमा अब हेर्नै पर्दाखेरि जस्तै कालिम्पोङको अब नानीहरूलाई स्टुडेन्टहरूलाई अब सबैलाई अब खेलकुदको लागि हो भने मेला ग्राउन्ड एउटा ठुलो इलेभेन साइडको अब ग्राउन्ड छ एकदम राम्रो अब कालिम्पोङमा नभएको कुरो चाहिँ अब केही छैन र अब आर्मी सकुलहरू छ जस्तो अब हरेकजनाले त अब त्यहाँनेर त्यति भर्ती पाइँदैन तैपनि आर्मी सकुलहरू पनि छ बोर्डिङ सकुलहरू र सरकारी सकुलहरू चाहिँ अब भन्नु पर्दाखेरि अब कति प्रायः राम्रै चलिरहेको छ साह्रै उयो त छैन र तर कतिपय सकुलहरू चाहिँ अब जस्तै बजार बजारको त चल्दैछ अब बस्ती एरियाको हाम्रो जिल्लाभरिमा बस्ती एरियाको कतिकतिवटा सकुलतिर चाहिँ सकुलमा चाहिँ अब गुरुबाउहरूको अलिकति कमी कमजोरीले गर्दा अब कतिवटा सकुलमा चाहिँ अब विद्यार्थीविहीन हुँदै गइरहेको छ अब हेर्नु पर्दाखेरि सरकारी सकुलमा प्राइमेरी लेभलको सकुलहरूको चाहिँ अलिकति हालत बग्रेको अब अवस्था चाहिँ अहिले देखा पर्दैछ